अन्तराष्ट्रिय स्तरमा थप मान्यता चाहिने केही भारतीय खेलहरू म शृङ्खलाबद्ध रूपमा प्रथमतः खोकी त्यसपछि हकी त्यस पश्चात् हुन त हकी त प्रचलित नै रहेछन् त्यसपछि कबड्डी अन्तर्राष्ट्रिय स्तरमा आउनु नै पर्छ भन्ने मेरो मन्तव्य छ